म बस्ने ठाउँ नजिकै चाहिँ थुप्रै वनहरू छन् सिमसार पनि छन् अनि प्राकृतिक पार्क खोला नाला नाला पहाडहरू सबै नै छन् किनभने म चाहिँ एउटा गाउँमा बस्छु अनि त्यहाँ वरिपरि चाहिँ जङ्गल पहाडहरूले नै घेरेको छ अनि खोला नाला पनि छ सिमसारहरू त जतातता नै छ अनि सानो सानो नदीमा पोखरीहरू पनि छ जहाँ चाहिँ गाउँको केटा केटीहरू होइन पौडी खेल्ने पनि गर्छन् अनि गाउँ घरमा गाउँ घरको नै छेउ छेउमा भएकोले गर्दा नै चाहिँ मानिसहरू त्यहाँ जान एकदम सक्षम छन् अनि जनावरहरू भन्नु पर्दा चाहिँ गाउँमा चाहिँ राति हुँदो हिँड्न चाहिँ अलिकति डर नै हुन्छ बेसी जस्तो चितुवाको डर हुन्छ रुखहरू त अब जतातता नै हुन्छ अनि जनावर चाहिँ त्यही हो सबै कुरो नै हुन्छ हुन त स्याल खरायो मृग अनि मेन चाहिँ चितुवाको डर हुन्छ राति हुँदो निस्कन चाहिँ अनि मजुरहरू पनि हुन्छ हाम्रो गाउँमा चाहिँ मजुरहरू त घर घरमै पनि आउँछ